शुभ प्रभात भाइ भाइसँग अलिकिति शर्मिदा हुँदै एउटा बात गर्नु पऱ्यो कि जो मैले अर्डर गरेको थिएँ नि खाना ब्रेकफास्टको लागि बिहानको खानाको लागि म अचानक झट्टै यहाँ अब घरबाट निस्किनु पर्ने भयो कि यसलाई रद्द गर्नु मिल्छ होला नि है रद्द गरिदिनोस् कि तर म भाइ भाइको मन दुखाउँदिन म कति पैसा तिर्नु पर्ने त्यसको पैसा म तिर्छु पछिबाट अरू खाना फेरि मगाउँछु नि होइन भाइ किनभने नि अब त्यस्तै पऱ्यो हो म हतारको हतार यस्तै काममा जानु पर्ने भयो कि मन नदुखाइदिनोस् है किनभने नि त्यस्तै हो अब काम परिहाल्यो भाइले त अब रेडी गरिसकेको थियो होला र पनि अब यो कुरोलाई दाजुलाई सम्झेर त्यो यसो त्यो रद्द त होइन म म भरे या भोलिको दिन फेरि मगाउँछु नि तर म त्यो पैसा चाहिँ फुल पेमेन्ट नै गर्छु भाइको अब मन दुखाउँदिन है ल नेक्सट टाइम फेरि भेटुँला फेरि भेटुँला अनि म अरू सामानहरू पनि भाइलाई अग्रिम उयो गर्छु नि एड्भान्स बुकिङ गरेर नै म फेरि मगाउँछु नि ल भाइ